हाम्रो दार्जिलिङ सहरमा धेरै पर्यटक स्थलहरू छन् र यीमध्ये स्मारकहरू हाम्रोमा धेरै स्मारकहरू पनि छन् र यो स्मारकहरू के के छन् भने बतासिया लुप छन् बोटानिकल गार्डन छन् सरबरी सर्बरी पार्क छन् र धेरै अरू स्थलहरू पनि छन् अनि हाम्रो धार्मिक स्थलहरू पनि छन् यहाँ धार्मिक स्थलमा प्रथम के आउँछ भने महाकाल डाँडा मन्दिर धिरधाम मन्दिर जापानिस टेम्पल इत्यादिहरू आउँछन् र हाम्रो वर्षभरि पर्यटकहरू घुम्ने अथवा आउने सिजन सुरु जाडो महिनादेखि बर्खा सिजनभित्रमा हुन्छन् र बर्खामा पर्यटकहरू आउने गर्दैनन् किनभने तिनीहरूलाई ल्यान्डस्लाइडहरूको डर हुने गर्छ र सबै जति पनि पर्यटकहरू आउँछन् तिनीहरू यी जाडो महिनामा नै आउँछन्